मैले स्कुलमा बिरुवा बनाउने चित्र वा चित्र सिकेको थिएँ अहिले त धेरै साल भयो सायद सक्दिनँ होला र त्यो बनाएको चाहिँ अनुभव छ धेरै साल अगाडिको कुरा हो यो स्कुलमा भएको चित्रको बारेमा यसरी नै रुखहरूको चित्र बनाइन्थ्यो